भारतीय महिलाहरूले दिनहुँ सामना गर्न परेको चुनौतीहरू के के हुन् भनि सोधिएको प्रश्नको उत्तर म मेरो हिसाबले मेरो मनमा लागेको यस्तो छ हाम्रा दार्जिलिङवासी पाहाडवासी चेलीबेटीहरू महिलाहरू प्रायः असुरक्षित महसुस गर्दैन सुरक्षित छन् र भए पनि बेला बेला छुटपुट घटनाहरू छुटपुट घटनाहरू भइरहन्छन् हाम्रा दिदीबहिनीहरू ले गर्नु परेको चुनौती यहाँ के छ भने यो विशाल भारतवर्षमा आफ्नो आफ्नो तरिकाको उनीहरूले चुनौती महसुस गरिरहेछन् हाम्रो यहाँ विशेष भर्खरै भर्खर मात्र मोदी साहेबको सरकार आएपछि चुल्हा जलाउनुबड अलिकति फाइदा पाए चुल्हा पाएपछि उजाला कार्यक्रममा परियोजनाले धेरै फाइदा पाएको छ नत्र भए यहाँ अहिले पनि दाउरामै पहिला दाउरामा जसरी बाल्थ्यो अहिले पनि आधासरो दाउरामा धुवाँमा पाकिनु पर्छ आँखा पाक्छ हात पोल्छ उनीहरूले खाना बनाउनु पर्छ दाउराको भरमा उनीहरूको दिनहुँ त्यही छ भाँडा माझ्नु हाम्रो यहाँ नोकर चाकर राख्ने हाम्रोमा सामर्थ्य छैन हाम्रोमा सामर्थ्य अर्थको अभावले गर्दा गर्नु परिरहेको छ अब जहाँ हामी नोकर चाकर राखेर नोकरलाई दलाएर आफू सोखसँग बस्दैनन् अनि हाम्रो संस्कारले पनि दिँदैन नेपालीहरूको प्रायः यो संस्कारले दिँदैन अलिकति हुने खाने अलिकति ठुलाबडा अलिकति हुनेखाने अलिकति ठुलाबडा र अलिकति जमिनदारहरूले चाहिँ यसो काम गर्नेओर्ने राख्छन् र उनीहरूबाट काम लिन्छन् नत्र भए हाम्रो गृहिणी आमाहरूले नै दिदीबहिनीहरूले नै घरको कामधन्दा गर्नुपर्छ पकाइ बनाइ लुगाफाटा धुनुदेखि लिएर पकाइ बनाइ घरको सरसफाइ सरसाफ गर्नु इष्टमित्र राख्नु इष्टमित्र आउँदाखेरि इष्टमित्रलाई एकमुठी पानी दिनु उनीहरूको सम्मान गर्नु यो चाहिँ हाम्रो संस्कारमा चेलीबेटीहरूले आमाहरूले गर्छन् यो दिनहुँ सामना गर्नुपरेको चुनौती हो आमाहरूले महिलाहरूले भारतीय समाजमा महिलाहरूको भूमिका कसरी परिवर्तन भएको छ भन्दाखेरि भारतीय समाजमा महिलाहरूको भूमिका पहिला हेरी धेरै परिवर्तन भएको छ पहिला पहिला छोरी चेलीबेटीलाई पढायो भनेदेखि चिठी लेख्छन् र अर्कोसँग विवाह गरेर जान्छन् भन्ने एउटा धारणा लिएर चेलीबेटीहरूलाई पढाइँदैन थियो उनीहरूलाई घरमै राखेर घरकै काम मात्र सिकाउँथे अनि बाल विवाहको प्रथा पनि थियो बालविवाह गरेर नानीहरूलाई अर्काको घरमा पठाउँथे र उनीहरूलाई पारङ्गत बनाउन फेरि आफ्नो बिहा गरेपछि आफ्नो घरमा राखेर काम सिकाएर बिहा गरेको चार पाँच वर्षपछि उनीहरूको घर पठाइदिन्थे तर आज त्यो त्यो सब हटेर गएको छ नानीहरू शिक्षित छन् आमा बाउहरूले शिक्षामा जोड दिन्छन् अघि पनि मैले भनेँ हाम्रो मान्छेहरूले बरू खानुमा लाउनुमा अलिक सोख सयल गर्नुमा खर्च गर्ने खर्चमा कटौती गरेर पनि शिक्षालाई प्राथमिकता दिन्छन् पढाउँछन् अझ भएन बरू जे होस् जस्तो होस् आफू साधारण काम गरेर भए पनि छोरा छोरीलाई अङ्ग्रेजी स्कुलमै पढाउँछन् अलिकति हुनेखानेहरूले अलिकति नहुनेहरूले राम्रै स्कुलहरू पढाउँछन् बजार पठाउँछन् बजारको स्कुल पढाउँछन् बस्तीमा भन्दा बजारमा राम्रो पढाइ हुन्छ भनेर बजार पठाउँछन् र अलिकति शिक्षा बजारमा चै अलिकति राम्रो शिक्षा पाउँछन् भन्ने हाम्रो आमा बाउहरूको धारणा छ र भारतीय समाजमा अहिले ठुल्ठुला पोस्टहरूमा सरकारी अहोदाहरूमा हाम्रो नारीहरू अघि छन् महिलाहरू अघि छन् जस्तै पाइलट पनि छन् जस्तै पुलिस अफिसर आइएफएस आइएएस आइपिएस नारीहरू छन् अनि भएन थुप्रै अहिले त फिलहाल मन्त्रीहरू पनि प्रायः नारीहरू छन् अनि हाम्रो देशकै राष्ट्रपति पनि नारी भएको हुनाले चाहिँ मलाई गर्व लाग्छ हाम्रा नारीहरू चाहिँ धेरै माथि पुगेको छन् धेरै राम्रो छ अब हाम्रो सिलसिलामा भन्नु हो भने नेपालमा पनि नारी नै राष्ट्रपति भइन् पहिलो राष्ट्रपति त्यसरी थुप्रो ठाउँमा थुप्रो देशहरूमा नारीहरू अघि छन् र हाम्रो भारतवर्ष चाहिँ अहिले गुरु देश भएको छ विश्वको नारीहरूले केही गरेर देखाउँछन् नारीहरूले अरूलाई शिक्षा दिन्छन् नारीहरू धेर धेरै पढेका छन् नपढ्नेहरू पनि अरूको पढेको नारीहरूको संसर्गमा रहेर धेरै शिक्षित छन् पहिलाको भन्दा धेरै परिवर्तन भएको छ हो यो जातिगत भावनामा कतिवटा मैले देखेँ कतिवटा कुरामा मैले पढाउनु छोरीलाई भन्दाखेरि नपढाइकन बिहा गरिदिने पनि देखेँ तर त्यो चाहिँ भारतवर्षको एकदुई ठाउँ दि राज्यमा त्यो छ अझै पनि त्यो चलन रहेको रहेछ नारीलाई चाहिँ दबाएरै राख्ने अझ मलाई एउटा खुसी लाग्छ मोदी सरकार आइसकेपछि यहाँ अझ मुस्लिम नारीहरू उनीहरू खुलेर अघि आउन सके उनीहरूले धेरै उनीहरूको लागि चाहिँ धेरै ठुलो परिवर्तन भएको छ उनीहरू त पुरा थिचोमिचोमा अति थिचोमिचोमा बस्थे त्यो थिचो मुचो मिचोबाट चाहिँ मुक्त भएका छन् र मलाई खुसी लागेको छ नारीको परिवर्तन नै देशको परिवर्तन भन्ने म सम्झिन्छु अब महिलाहरू सुरक्षित छन् छैनन् त्यो त आफैमाथि पनि निर्भर गर्छ अब लावन्यबाट पनि असुरक्षित हुन्छन् छन् हाम्रो भारतवर्षमा यस्ता यस्ता हामीहरू टिभीमा देख्छौँ यस्ता यस्ता पशुहरू पनि छन् पशु जन्मेका पनि रहेछन् राक्षसहरू मान्छे होइनन् जस्तो लाग्छ त्यस्तो देख्दा चाहिँ हाम्रो महिलाहरू सुरक्षित छन् अरू एरिया भन्दा अरू राज्यमा भन्दा हाम्रो राज्यमा धेरै महिलाहरू सुरक्षित छन् यो चाहिँ म गर्वसँग खुलेर भन्छु